यहाँ देखिने चराहरू चाहिँ मजुर परेवा काग ढुकुर कोइल कोयल भन्छ कोइल लाँचे भन अन्त अर्को जुरेली फिस्टा गौँथली सुगा